विशेष गरेर दार्जिलिङ जिल्लाका मानिसहरूले वा भनौँ यस क्षेत्रका जति पनि मानिसहरू छन् उनीहरूले भोग्नुपरेको मुख्य समस्या भनेको नै पानीको समस्या हो र हाम्रो गाउँमा पनि पानीको अति नै समस्या छ पानीको जुन अवस्था छ जुन व्यवस्था छ पानी निकासाको त्यो एकदमै धेरै अव्यवस्थित छ कहिलेकाहीँ चार पाँच दिनसम्म पनि पानी वितरण हुँदैन र पानी लिनका निम्ति धेरै टाढा पुग्नुपर्दछ र धेरै लामो लाइनमा पनि धेरै लामो समयसम्म बस्नुपर्ने हुन्छ र पानीबिना यस क्षेत्रका गाउँका सम्पूर्णलाई नै धेरै कठिनाई भोग्नुपर्ने भएको हुन्छ र यस किसिमको समस्यालाई सुधार्न चाहिँ सम्बन्धित विभाग नियमपूर्वक तथा व्यवस्थित भएर चल्न आवश्यक देखिन्छ